र सर्वप्रथम चाहिँ हाम्रो गाउँमा चाहिँ हाम्रो गाउँको नाम चाहिँ बाघपाडादी र यहाँ चाहिँ धेरै फुटबल ग्राउन्डहरू क्रिकेट ग्राउन्डहरू छन् र अनि यहाँ फुटबल ग्राउन्ड भन्दा पनि ग्राउन्डको नाम चाहिँ राखेको छ भाटपाडा यो ग्राउन्ड अनि यहाँ एउटा क्लब पनि गठन गरेको छ क्लबको नाम चाहिँ हो एनजेसी क्लब अन्त एनजेसी मतलब चाहिँ हो नवजागरण क्लब र यस क्लबको थ्रू चाहिँ हाम्रो धेरै नानीहरूले यहाँको धेरै युवाहरूले आफ्नो जुन खेलकुदप्रतिको रुचि छ त्यसलाई अघि बढाउँछन् र उहाँका जुन उहाँका कमिटी कमिटीका जुन सदस्य छन् उहाँले धेरै सपोर्ट गर्छन् र धेरै सपोर्ट भन्दा पनि अहिले विशेष कारण क्रिकेट अनि फुटबललाई चाहिँ उनीहरूले प्रायोरिटी एकदम धेरै महत्त्व दिन्छन् त्यस दिनमा हाम्रो धेरै यहाँका नानीहरूले धेरै अघि बढिसकेको छ खेलकुदको क्षेत्रमा